हाम्रो यस क्षेत्रमा पारम्परिक परिकार पाउने कुराहरू चाहिँ जस्तै जस्तै हामी लेप्चा लेप्चाहरूले के गर्छ भने जुन चाहिँ कोदो हुन्छ कोदोलाई चाहिँ पिसेर त्यसको त्यसलाई ढेँडो भन्छ त्यो बनाउन सकिन्छ खानको निम्ति अनि त्यसलाई रोटी पनि बनाएर खान सकिन्छ त्यसले चाहिँ अब हेल्थलाई एकदमै राम्रो गर्छ भन्ने कुरा हामीले जान्दछौँ अनि यस्तै प्रकारले पाइने कुराहरू के छ भने पारम्परिक जुन चाहिँ बस्तीमा साग रोप्छौँ हामीले त्यो सागलाई चाहिँ गुन्द्रुकहरू बनाउने गर्छौँ मान्छेले अन्त त्यो गुन्द्रुकहरू बनाएपछि त्यसलाई गुन्द्रुक भएपछि एकदमै त्यसलाई पछिबाट हामीले मजाले त्यसलाई सुप बनाएर खान सकिन्छ गुन्द्रुकको झोल भन्छ त्यो एकदमै सबैले मनपराउने कुरा हो मनपराउँछ सबैले त्यो बनाएर हामी खानसकिन्छ अन्त मुलाहरू रोपिन्छ मुलालाई सिन्की बनाउन सकिन्छ सिन्की बनाएपछि त्यसलाई पनि हामीले त्यसरी त्यही प्रकारले खानसकिन्छ अनि पारम्परिक कुरा भन्दाखेरि धेरैजसो मानिसहरूले तरुललाई प्रायःजस्तो लेप्चाले तरुललाई तरुललाई चाहिँ जाँडहरू पनि बनाउने गरिन्छ गरिन्छ त्यो हामीले देखिरहेको कुरा हो कोदोको पनि बनाइन्छ अनि यसरी नै पारम्परिक कुराहरू धेरै प्रकारले पाइन्छ बस्तीमा एकदम बस्ती एरियामा अब पाइने कुराहरू त्यही हो तरुल बनतरुल पाइन्छ घरतरुल भन्छ जुन सिमलतरुल धेरै प्रकारको तरुलमा पनि धेरै प्रकारको विभिन्न डिफरेन्ट टाइप्स अफ् तरुल छ त्यसमा चाहिँ अब थुप्रै प्रकारको हामीले तरुलहरू पाउन सकिन्छ त्यसमा लेप्चाहरूले अब पहिला चाहिँ अब लेप्चाहरूले चाहिँ एकदमै तरुल चाहिँ अब आफ्नो खाना भन्ने है खानाको सट्टामा उहाँहरूले त्यो कुराहरू लिने गर्थ्यो जसमा जस्तो कि सिमलतरुल घरतरुल बनतरुल त्यसलाई चाहिँ पकाएर आफ्नो जीविकाहरू चलाइरहेको हुन्थ्यो त्यसले चाहिँ अब आफ्नो बालबच्चालाई त्यो दिएर हुर्काउने गरिन्थ्यो अहिले त धेरै नै अब हटेर हराएर गइसकेको छ है पारम्परिक कुराहरू हराएर गइसकेको छ बस्ती एरियामा पनि अब त्यो कता प्रायः जस्तो ठाउँमा पाइँदैन अनि एकदमै रिमोट एरियामा हो भने अलिकति त्यो कुराहरूलाई अहिले पनि सायदै मानिसहरूले सेवन गर्छ तर अब कतिपय जग्गामा प्रायः जग्गामा चाहिँ त्यो कुराहरू चाहिँ एकदमै हराएर गइसकेको छ अन्त अब त्यसमा चाहिँ अन्त हामीले खासैमा त्यो खानुसक्यो भने चाहिँ त्यो पाउनुसक्यो या त खानुसक्यो भने चाहिँ एकदमै राम्रो हेल्थको लागि राम्रो है जुन चाहिँ अब हामीले बस्तीमा फलाउँछौँ एकदमै अर्ग्यानिक जसमा कि त्यसमा दबाईहरू हुँदैन त्यसमा दबाईहरू युज गरेको हुँदैन आफै है मजाले अब अर्ग्यानिक कुराहरू हामीले खान सकिन्छ त्यसलाई त्यसले चाहिँ हेल्थलाई एकदमै राम्रो गर्छ जब अहिले बजारको कुराहरूमा बजारबाट पाउने कुराहरूमा धेरै नै हेल्थ इफेक्ट हुने कुराहरू हुन्छ है बस्तीमा फेरि पहिलाको जस्तो उब्जनी पनि हुँदैन कारण चाहिँ अब धेरै अब पल्युसनहरूको कारणले गर्दा पनि बस्तीमा राम्रोसँगले उब्जनी गर्न सकिँदैन त्यही कारणले प्रायःजस्तो अब बजारबाटै किनेर ल्याएर खाने गरिन्छ त्यही कारणले विभिन्न प्रकारको अहिले रोगहरू रोग रोगहरू निस्किन्छ मान्छेलाई सानै सानोलाई पनि पहिला त हामीले सुन्थ्यौँ ठुल्ठुलोहरूलाई मात्रै बुढो बाजे ठुल्ठुलो मान्छेहरूलाई मात्रै बिमार भएको तर अहिले मसिनो मसिनो नानीहरूमा पनि रोग छ कारण के हो भन्दाखेरि हामीले पारम्परिक कुराहरूलाई चाहिँ धेरै नै बिर्सेर गइसकेको छ हामीले खालि बजार सहर बजारमा पाइने सर्टकटमा पाइने कुराहरू हामी खान्छ हामीले दुःख गर्दैनौँ हामीले सबै किनेर खाने गर्छौँ त्यसले गर्दाखेरि चाहिँ अब बस्तीको कुराहरू नखाएर चाहिँ हामीले बजारको कुराहरू खाँदाखेरि चाहिँ कति धेरै नै अब स्वास्थ्यमा हानिकारक भएको छ है